हेलो देसी गल्ली मेरो अर्डर थियो एक प्लेट डोसा र पाउभाजी अन्त एड्रेस चाहिँ मेरो देवीडाङ्गा कोलाबारी हो अन्त म त्यहीँनिरै पे गर्छु अन्त म चाहिँ एउटा भइस नोट पठाउनु पर्यो किनकि हाम्रो यहाँनिर चारवटा फ्ल्याट छ उसलाई असुविधा हुन्छ होला डेलिभर गर्नुको लागि तपाईँहरूको त्यो वेबसाइटमा म लिङ्क पठाउ भइस नोट पठाउँछु लिङ्कमा अन्त उसले सुन्नुसक्छ होला है हुन्छ सुन्नुहोस सुविधा हुन्छ त्यही भएर सुन्नु सक्नुहुन्छ भने चाहिँ म यहीँनिर पठाइदिनु त्यहीँ डेलिभर म यहीँ क्यास दिन्छु नि ल हुन्छ त्यसो भए पठाइ दिनुहोस् न